हेलो भन्नुहोस् सुन्दैछु हजुर हजुर हजुर हजुर कति जस्तो चाहिएको तपाईँलाई कति जस्तो चाहिएको हजुर हुन्छ नि हजुर कुन चाहिँ माछा भन्नुहोस् त ए असलाहरूको यो लोकल माछा कि उसको तल सिलगढीको ए त्यो त्यो अहिले उ त्यो पर्छ अहिले तिन सयजस्तो पर्छ हजुर हजुर त्यो छ अहिले त असला त ठिकैको साइजको हुन्छ साह्रो ठुलो हुँदैन नि यो टिस्टाको हो त साह्रै ठुलो हुँदैन ठिकठिकैको झन्डै जस्तो कि आधा कि आधा किलो एक किलोको हुन्छ हजुर ए हुन्छ हुन्छ नि

अँ रेडी त छैन तपाईँलाई ताजा चाहिएको होला नि हो ए ए हुन्छ नि तपाईँलाई कहिले चाहिएको हजुर हुन्छ नि त्यसको लागि त भइ हा भइहाल्छ होइन म तपाईँको घरमै पठाइदिन्छु नि हजुर हजुर पैसा त तपाईँले मलाई उसो के हरे फोन पे गर्दा पनि हुन्छ गुगल पे गर्दा नि भइगयो हुन्छ नि

होइन पछि गर्दा भइहाल्छ तपाईँले समान पाएपछि गर्दा भइगयो

अहिले त त्यही मात्र छ अर्को त छैन तपाईँलाई भयो भने म अर्डर गरे हजुर हजुर त्यो पनि म गराइदिनु सक्छु त अँ त्यो तपाईँको अर्डर अर्डर छ भने गराइदिन सक्छु कति जस्तो चाहिएको तपाईँलाई

हजुर हजुर

भयो हुन्छ हुन्छ हुन्छ हुन्छ